अब प्रविधि र इन्टरनेटको अब विकासको बारेमा हो भने त अब कुरा के हो भने त अब यस्तै अब पहिला अब हामी बोल्दाखेरि अब नेपाली प्योर बोल्थ्यो अब जस्तै नेपाली बोल्दाखेरि इङ्ग्लिस वर्डहरू भन्ने अब हाल्दै हाल्थिनौँ अब अहिले हेऱ्यो भने अब नेपाली त एकदमै थोरै कम्ती मात्रमा बोलिन्छ ज्यादा जस्तो त इङ्ग्लिस वर्ड हाल्छ हिन्दी हाल्छ शब्दहरू अब मेरै नानीलाई हेरौँ मेरै नानीले पनि त नेपाली बुझ्दैन उसलाई बुझाउँदा पनि त बुझ्दैन त्यो सब यो सब इन्टरनेटको काम हो अब हामी नै पनि अब हेरौँ पहिला अब त्यति मजाले नेपाली बोली रहेको अहिले हामीले नै त्यो नेपाली बिर्सेर आएको छौँ अब हरेक शब्दमा हामीले हरेक शब्द हामीले इङ्ग्लिस शब्द हाल्छौँ अब हामीले केही अब काहीँ जानु पऱ्यो केही किन्नु पऱ्यो अब केही अब लिनुपऱ्यो कसैसँग बात गर्नुपऱ्यो भने हामी इङ्ग्लिस शब्द नै हाल्छौँ धेरै नै अन्तर छ नि अब धेरै फरक छ अब अहिले धेरै कुरामा अब लुगाहरूदेखि लिएर टिभीहरूदेखि लिएर अब सबै कुरोमै नै परिवर्तन आएको छ अहिले प्राय जस्तो अब इङ्ग्लिस वर्डहरू नै हालेर बोल्छ नेपाली त धेरै नै कम्ती मात्रामा भइसकेको छ नेपाली धेरै नै घटेर गएको छ नेपाली भाषा नै हराउँदै गइसकेको छ